हामीलाई सिकाउनुहुन्छ जस्तो कि साइन्टिस्टहरूको बारेमा म्याथमेटिकहरूको बारे बारेमा जस्तो कि सी भी रमन प्रफुल्ल चन्द्र ए पी जे अब्दुल कलाम आर्यभट्ट जिरो आविष्कार गर्ने राजा रमन्ना